हलो सन्नुहोस् न मलाई हाम्रो कलेजबाट कालिम्पोङ कलेजबाट प्रोजेक्टको लागि एक दुईवटा फार्मिङको बारेमा सोध्नु थियो कि जानकारी अनि यो नम्बर चाहिँ तपाईँलाई मलाई तपाईँ तपाईँको नम्बर चाहिँ यता कलेजबाट दिएको नि त कालिम्पोङ कलेजमा अब म पढ्दैछु कि अनि हाम्रो प्रोजेक्टको लागि तपाईँहरूको उतातिर जुन चाहिँ अलैँची हुँदोरहेछ नि है हो त्यसको बारेमा अलिकति मलाई जानकारी दिन सक्नुहुन्छ हजुर हजुर हजुर हजुर त्यो कसरी अब मतलब रोप्छ होइन त्यसको अब फल लागेपछि कसरी अब उयोहरू गर्छ त्यो सबै प्रोपर

हजुर हजुर

हजुर

ए हजुर हजुर

ए हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ओके ओके यो चाहिँ कस्तो खालके जग्गामा चाहिँ हुन्छ मतलब गरम जग्गामा चिसो जग्गामा ए हजुर हिल साइडमा मात्रै हुन्छ है भनेपछि हजुर हजुर

हजुर हजुर हुन्छ हुन्छ थ्याङ्क्यु